हजुर म यहाँ बुद्धि विजयपुर बस्तीको हो वासिन्दा हो म यहाँ बसेको धेरै साल भइसक्यो तर यो बाटोघाटो हामीले बनाइरहेको छु के गर्नु अब बाटोघाटो त बनाएको छु तर कोही ठुला मान्छेहरूले नि यहाँ यादवाद गरिदिँदैन पञ्चात काम खुल्दाखेरि नि पञ्चात कामहरू पनि बन्द भइसक्यो र बाटो अहिलेसम्म बनिएको छैन यहाँ माथि एउटा ए ठुलो पिच बाटो बनिँदै छ त्यो पनि तिन चार महिना भइसक्यो पाँच महिना बन्निएको छेैन र एउटा हस्पिटल पनि बनिएको छैन हामीहरू त यहाँ विजयपुर बस्तीको मान्छेको बिजोकै छ कसैले भनेको बाचाहरू पनि सुन्दैन हामी त बस्तीको लाटा गवार हो के गर्नु कसैले बुझिदिएन हामी त अब यही विजयपुरमै बुढा भएर बसिरहेको छु स्कुल पनि बनिएन त्यहाँ यहाँ एउटा स्कुल बनिएको छ दबाईको लागि हेल्थ सेन्टर बनाएको छ तर दबाईमुलो पाउँदैन के गर्नु जति बिमारी भएँ पनि आफ्नै पैसाले यताउति गरेर खर्चेर अर्काको गाडीमा हिँड्नु पर्नेछ सरकारी गाडी छैन हामीलाई अनि बालबच्चाहरू अब नानीहरू अब सकिनसकि पढाउँदैछु स्कुलको लागि गाईगोरु पालेर बेचेर यसको पैसाले नानीहरूलाई व्यवस्था गरिराको छु हामीले त्यो नानीहरूलाई डेलीको अहिले गाडी भाडा पनि एक सौ रुपियाँ लाग्छ डेलीको त्यो एक सौ रुपियाँ पनि हाम्रोमा कमाउने औकात छैन तर यताउति अर्काको नोकर गरेर खेताला गरेर गरेर हामीले बालबच्चालाई पढायो पढाइराखेको छु र सरकारी स्कुल हामीले पढाउँदैछु गाडी भाडा गरेर तर टुवेल्भ क्लास पढाइपछि हामीले ठुलो स्कुल पढाउनु नै सक्दिनँ हाम्रो नानीहरू बेकार हुनु आँटिसक्यो बाटोघाटोको त कुरै छोडिदेऊ सरकारी गाडी पनि दिएको छैन हामीलाई यसको लागि सरकारले बुझिदिनुपर्छ हामीलाई ए विजयपुर बस्तीको त नाम चलिरहेको छ तर एउटा कोही चिज भनेको पाएको छैन बस्तीको नाममा तपाईँहरूले यो बुझिदिनुपर्छ है हामी विजयपुरको मान्छेलाई बस्तीको मान्छेलाई अब बन्छ यो बस्तीलाई त अब बिजुलीसिजुली सबै भइसक्यो पानी भइसक्यो यहाँ हाम्रो त पानी पनि राम्रो पाएको छैन हामीलाई त विजयपुरमा पानी पनि बिजोग हस्पिटलको नि बिजोग स्कुलको पनि बिजोग भइसकेको छु अनि हामीलाई केही खानेकुरोको पनि व्यवस्था राम्रो छैन के गर्नु अब यही हो हाम्रो हालचाल कमाइदमाइ छैन गाईगोरु चराउँदै बस्दै खाँदै हिँड्दै के गर्नु के गर्नु त अन्त रिकर्डिङ नगरेर अब अब सरहरूले बुझ्दैन रिकर्डिङ गरेर त हामी अब व्यवस्था गर्नु पर्नेछ रिकर्डिङले फाइदा छ कि छैन अब के हामी हेर्दै जाँदैछु अब मर्ने बेला पनि भइसक्यो यो नानी आउँदो भविष्यको लागि हेर्ने मान्छे कोही छ कि भनेर हामीलाई हेर्ने मान्छे छ कि आउँछ कि भनेर यादस्त गर्दैछु त किन आउँदो भविष्यको लागि हामीलाई राम्रो मान्छे चाहिएको छ यो बस्तीलाई बस्तीको मेम्बर हुने पनि छैन म पनि मेम्बर पनि छैन यो बस्तीमा विजयपुरमा ठुलो बस्ती भनेर नाम चलेको छ तर पञ्चायत पनि छैन खाली बगानबाट मात्रै छ के गर्नु हामी त अब यो विजयपुर चाहिँ अब नामको लागि मात्रै विजयपुर भयो भोटहरू भोटर मात्रै रहेछ अब खोइ केही कुरो पाउँदिनँ आबो मेरो बात चाहिँ यहीसम्म गर्छु म अरू बेसी बात गर्नु सक्दिनँ